म चाहिँ पौडी खेल्नु चाहिँ अब खेल्नु चाहिँ खेल्छु तर त्यस्तो खेल्नु चाहिँ सक्दिनँ होइन अन्त अब अलिअलि चाहिँ खेल्छु अन्त मैले अब अरूलाई अब सिकाउनु चाहिँ अब म अब भित्र अब पोसेर चाहिँ सिकाएको चाहिँ छुइनँ तर मैले अब यस बाहिर बसेर अब एउटा यसरी सिक खेल्नु यस्तो गरेर खेल्नु भनेर मैले भनेको चाहिँ छु होइन सिकाएको चाहिँ छु अब किनकि म भित्र म एकपल्ट त्यस्तो गहिरो जग्गामा डुबेको छु होइन त्यही कारण चाहिँ म भित्र बस्दिनँ अब पस्नु त पस्दिनँ होइन अब बाहिरैबाट सिकाउँछु अनि अब कति कसैलाई अब चाहिँ अब मैले मद्दत पनि गरेको छु होइन खेल्नु चाहिँ अब त्यस्तो खेल्ने पनि होइन त्यस्तो नखेल्ने पनि होइन होइन अलिअलि अब खेल्नु चाहिँ आउँछ